हेलो तपाईँ बिनोद मोक्तान बोल्नु भएको सिलगढी लाइनको चालक होइन तपाईँ तपाईँलाई मैले पौने दसको लागि गाडी भनेको थिएँ तपाईँको अहिलेसम्म टुङ्गो छैन हामी सपरिवार पर्खिरहेको छौँ तपाईँ कहाँ हुनुहुन्छ अहिलेसम्म यसरी तपाईँले देरी गरिदिनु भयो भने हाम्रो फ्लाइटको टिकटहरू क्यान्सल हुन जान्छ फ्लाइट क्यान्सल हुन जान्छ हाम्रो अरू अन्य कामहरू सबै बर्बाद हुने भयो तपाईँ अलिकति टाइममा आउने कोसिस गरिदिनुहोस् अहिले फिलहाल कहाँ हुन्हुन्छ तपाईँ यस्तो प्रकारले तपाईँले कसरी हाम्रो हामीलाई सर्भिस दिनुहुन्छ मानिसहरूलाई सर्भिस दिनुहुन्छ तपाईँले त यो त अलिकति तपाईँको अलिकति हेलचेक्राँई जस्तो लाग्यो आफ्नो ड्युटीमा तपाईँ ठिकसँगले आउनु पर्ने हो हामी पर्खिरहेको छौँ पर्खिनुको पनि एउटा सिमा हुन्छ तपाईँले यत्रो बेर पर्खाएर तपाईँले कसरी सर्भिस दिनुहुन्छ मान्छेलाई सेवा पुऱ्याउनु हुन्छ यो त अतिरिक्तै भयो र अब प्रायः प्रायः पौने दस भइसक्यो तपाईँ आइपुग्नै भएको छैन झट्टै तपाईँले आफ्नो लोकेसन बताउनोस् समयमा आइपुग्नुहोस् हामी आफ्नो समयमा पुग्न सकेनौँ भने चाहिँ अब यो चाहिँ राम्रो हुँदैन फेरि फेरि तपाईँको यो हामी गाडी बुक गर्ने छैनौँ हामी यो प्रयोगमा ल्याउने छैनौँ र तपाईँ अलिकति यो कुरोलाई चाहिँ मध्यनजर राखेर चाँडै हामी भएको ठाउँमा आइपुग्नुहोला बुझ्नु भो कुरा